अब रोजगारको विषयमा भन्नुपर्दा त खै अब हाम्रो यहाँ के भन्छ गाउँ बस्ती हो गाउँ बस्तीमा अब हामी त त्यही हो सब्जी खेतीहरू गर्छौँ अनि मिस्त्री काम अलिअलि गरिन्छ मिस्त्री काम यो घरहरू बनाउने काम गर्छौँ रोजगार त त्यही त हो अनि के भन्छ कमान अब कमान चियाको कमानहरूमा त अब उनीहरू उनीहरूको आफ्नो आफ्नो घरमा काम हुन्छ के भन्छ काममा हिँड्छ उनीहरू र उनीहरूले रोजगारी पाउँछ त्यो पनि कम्ती मात्रामा पाउँछ धे धेर त पाउँदैन र अब हामी यता गाउँ बस्तीमा चाहिँ त्यही हो सब्जी खेतीहरू गर्छौँ त्यहाँबाट यस्तै के रे रोडहरू बनाउने काम अब कता यो ग्रेपहरू हुन्छ हो त्यस्तोमा पनि काम गर्छौँ हामी अनि घरको अलि सानो तिनो बारीमा त्यही सब्जीहरू लगाउँछौँ त्यही सब्जीबाट अलिअलि पैसाहरू हुन्छ त्यति नै हो